नेपाली भाषा अब हाम्रो आफ्नै मातृ भाषा हो नेपाली नै भयो घरमा आमा बाबाहरू सबै परिवारहरू नेपाली नै बोल्नु हुन्थ्यो नेपाली त सिकिहालियो अनि अरू भाषामा चाहिँ अब बाहिरतिर जाँदाखेरि अलिकति अप्ठ्यारो पर्छ तर आफ्नो मातृ भाषा जस्तो त कहाँ हुन्छ अलिकति अप्ठ्यारो पर्छ इङ्ग्लिसहरू एसो टिभीतिर पनि आउँछ बाहिरतिर पनि त्यस्तो बोल्दाखेरि चाहिँ अलिकति अप्ठ्यारो हुन्छ त्यही हो